हाम्रो पालामा चाहिँ यस्तो थियो कि अब सबै भेजिटेबल्स भनौँ कि अब सबै फुड जति के आउँथ्यो त्यो अर्ग्यानिक हुन्थ्यो अब हाम्रो पालामा चाहिँ सबै फ्रेसहरू नै आउँथ्यो अन्त सबै अब जुन जुन नयाँ निक्लिएको हुन्थ्यो बनिएर अब त्यही चाहिँ पाउँथ्यो अब जुन चाहिँ यो पालीमा पाउँदैन त्यही अब अहिले चाहिँ हेर्दा चाहिँ अब त्यस्तो खालको केही हुँदैन सबमा मेडिसिन् युज गर्ने सब अब ग्रोथ अब केमिकल मिलाएर बनाउने त्यस्तो खालको पाउँछ अन्त यही हो कि डिफ्रेन्स अब पहिला र पहिलाको र अहिलेको त्यस्तै सेम टू सेम त छदैँ छैन जस्तै कि अब पहिला मोबाइलहरू केही यस्तो हुन्थेन अन्त अहिलेको जेनेरेसनमा सानो सानो नानीहरू पनि अब मोबाइल लिएर ट्याबलेट लिएर बस्छ अन्त पढाइको नाममा अब सबै मोबाइलमै हुन्छ पहिला जस्तो पुस्तक लिएर बस्थ्यो हामी सबै त्यस्तो केही छैन अहिलेको जेनेरेसनमा चाहिँ